हेलो हजुर तपाईँ को बोल्नुभएको ए हजुर सर

हजुर काम थियो कि अनि भ्याइन नि अँ सर भन्नुहोस् न के कामको लागि फोन गर्नुभएको थियो हजुर रिजल्टमा त राम्रै गरेको सर तर अलिक म्याथ चाहिँ बिगारेको रहेछ सोना चाहिँ म्याथमा चाहिँ अलिक कमजोर नै छ हो त्यही भएर ट्युसन त लगाएको छुइनँ म आफै नै पढाउँछु उसलाई हो अहिलेसम्म त लगाएको छुइनँ ट्युसन अब के के विषयमा पढाइ विषयमा भन्नुभएको ए अब ट्रिटमेन्टको लागि चाहिँ

अब ट्युसन नै हाल्नुपर्छ होला हौ खोई मैले पढाउँदा त्यति अब ध्यान दिँदैन हो मलाई टेर्दैन हो म्याथम्याटिक्सको लागि चाहिँ ट्युसन नै हाल्नुपर्यो भनेर सोच्दैछु हजुर

हजुर तपाईँले एकदमै अब राम्रो कुरा गर्नुभयो होइन उसको लागि इन्टरटेनमेन्ट त छ नि फुटबल खेल्छ अनि गिटार क्सासहरू पनि छ खोई अब

हजुर

हुन्छ हुन्छ हुन्छ हुन्छ थ्याङ्क्यु